हुनु त अहिलेसम्म हाम्रो गाउँमा कसैलाई पनि सर्पले डसेको छैन यदि डसिहाल्यो भनेदेखि घरमा गर्ने उपचारहरू गरेर त्यसलाई बिस नसरोस् भनेर हामीले चुन्नी या कुनै पनि रबरहरूले बाँधेर बा त्यसको जग्गामा अलिकति खुन निस्किने गरि काटेर बिसलाई निकाल्ने कोसिस गर्छौँ अनि हामी पेसेन्टलाई हस्पिटल लगेर इन्जेसक्समहरू लगाउन लाएर बचाउने कोसिस गर्छोँ